खेतीपातीमा चाहिँ म अब दुई तिन घन्टाहरू चाहिँ काम गर्छु है त्यही सागसब्जीहरू रोपेको बेलामा गोडगाडहरू गर्नु मकैहरूमा माटो दिनु थुप्रै हुन्छ यस्तो खेतीपातीको कामहरू है के भन्दा चाहिँ अब स्वास्थ्यमा रा राम्रो के हुन्छ भन्दाखेरि चाहिँ अब यसरी बसिरहँदा सुतिरहँदाखेरि है कोही बेला खुट्टा दुख्नुहरू के केहरू हुन्छ होइन अब खट्नु चाहिँ अब मान्छेको लागि धेरै राम्रो हो खट्नु पसिना बगाउनु होइन त्यसमा चाहिँ अब आफ्नो आफ्नो स्वास्थ्य राम्रो हुन्छ